उन्तिस मे उन्नाइ सय त्रिपन पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस बिस अगस्त उन्नाइस सय बावन बाइस अगस्त उन्नाइस सय अठ्ठासी दुई अक्टुबर अठार सय नवासी